हाम्रो क्षेत्रमा महिलाहरू धेरै सुरक्षित छन् पहिला जस्तो छैन अहिले राम्ररी स्कुल जानु पढ्नुहरू सक्छन् खुल्ला रूपले स्वतन्त्र रूपले हिँड्ने गर्छन् अनि जहाँसम्म मलाई लाग्छ मेरो घरमा पनि आमा दिदी बहिनीहरू हुनुहुन्छ उहाँहरूलाई स्वतन्त्रै दिनुपर्छ किनभने हाम्रो भारत देशमा यो नारी जातिको धेरै उपलब्धि पनि छ र ठुलो हात पनि छ हाम्रो जस्तै हाम्रो राष्ट्रपति दौमर द्रौपदी मुर्मुजी हुनुहुन्छ उहाँले जीवनमा कति धेरै समस्याहरू भोग्नुपऱ्यो तर अहिले उहाँ कस्तो स्तरमा पुग्नु भएको छ यसरी नै एसियन गेममा पनि हाम्रो महिलाहरूले धेरै गोल्ड मेडलहरू जितेर आउनु भएको छ महिलाहरूको एकदमै राम्रो कामहरू छन् हाम्रो देशमा हाम्रो क्षेत्रमा र महिलाहरूले भोग्नु पर्ने समस्या भनेको अहिले त्यस्तो छ जस्तो लाग्दैन मलाई स्वतन्त्र रूपमै उहाँहरू पनि हिँडिरहेको हुन्छन् कार्यहरू गरिरहेको हुन्छन् र म चाहिँ उहाँहरूलाई हरेक पाइलामा साथ दिने गर्दछु